अब बाइकिङ गर्दा गाडी कुदाउँदा गाडीघोडा कुदाउँदा याद गर्नुपर्ने महत्त्वपूर्ण उपायहरू के के हुन् भन्दा अब कसरी भन्दाखेरि अब त्यही हो अब गाडीमा एकदम हावा हुनुपऱ्यो होइन टायरमा होइन चाहे फोर विलर्स होस् टू विलर्स होस् नभए छैन भने पनि त्यो किट्सहरू चाहिँ अब बोकेर हिँडेको राम्रो गियरहरू होइन अब विशेष गरेर बर्खाको पानी बर्खाको समयमा हो भने अब रेनकोट पानी कोट बोकेको हुनुपऱ्यो मान्छेले होइन अब अब विशेष गरेर हामी त अब हिल्सको मान्छेहरू अब जाँदा त उकालोमा गइन्छ सजिलैसँगले तर झर्दाखेरि चाहिँ अब अलिकति कस्तो हुन्छ भने बेसी ब्रेक लगाइन्छ त्यसो हुँदाखेरि अब ब्रेकहरूले काम नगर्ने हुन्छ होइन मलाई एउटा कुरो चाहिँ एकजना मेरो सरले के भन्नुहुन्थ्यो भने बाइक चलाउने एउटा आइडिया एउटा फर्मुला छ च्याङ्बा म तिमीलाई भन्छु भन्थ्यो नि अन्त सरलाई मैले के छ सर भन्दा सरले भन्नुहुन्थ्यो सरले कसरी सजिलैसँगले भन्नुहुन्थ्यो भने तिमी जसरी उकालो जाँदैछ जाँदाखेरि तिमीले जुन जुन गियरमा तिमी उकालो जान्छौ तिमी ओह्रालो झर्दा पनि त्यही त्यही गियरमा झर्ने गर्नु त्यसो गर्दाखेरि तिम्रो गाडी कहिल्यै बिग्रिँदैन तिमी कहिल्यै पनि एक्सिडेन्ट हुँदैन भनेर भन्नुहुन्थ्यो ठिकै हो होइन अब हाम्रो अहिलेको केटाहरू चाहिँ के छ भन्दाखेरि चाहिँ अब तेल बचाउनु भनेर चाहिँ अब एकदम न्युट्रलमा हिँडिदिन्छ नि त ओह्रालो सलल अब त्यो इन्केस अलिकति अब त्यस समयमा ब्रेक लगाउनु पऱ्यो भने ब्रेक लाग्दैन तलबाट गाडी उकालो आउँदैछ भने त्यति बेला भनेको बेलामा रोकिँदैन त्यसो हुँदाखेरि अब के हुन्छ एक्सिडेन्ट हुन्छ मान्छे मर्छ विशेष गरेर त अब त्यही हो गाडीहरूमा बाइकहरूमा एक्सिडेन्ट हुनुको एउटा कारण त्यो पनि हो नि त केटाहरूले लापरवाहीसँगले अब गाडी कुदाउनु होइन अन्त अब यात्रा गर्दाखेरि कस्ता कस्ता कागजातहरू बोक्नुपर्छ भन्ने कुरा चाहिँ अब कस्तो भने विशेष गरेर गाडीको जुन कागजहरू छ त्यो त हुनैपऱ्यो अनि तपाईँ अब एउटा स्टेट अर्थात् एउटा राज्यदेखि अर्को राज्यमा जानुहुँदैछ भने तपाईँले आफ्नो भोट कार्ड आधार कार्डहरू बोकेको राम्रो होइन आफ्नो परिचय पत्रहरू बोकेको राम्रो अब अरू त त्यस्तो कागजातहरूको त्यस्तो काम लाग्दैन अन्त त्यति नै हो अहिलेलाई